हेलो तपाईँ मङमायाबाट लाइफ लाइन गाडीको ड्राइभर बोल्नुभाको हो ए हेर्नुहोस् न अर्को महिनातिर यसो अलिक खुल्ला दिन भयो भने यसो त्यताबाट मङमायातिरबाट पेसोक हुँदै चौरास्ता जाने विचार छ कि बाटोघाटो कस्तो छौ तेतातिर बाटो राम्रै छ है एकदम सुविधाले पुगिन्छ होला चौरास्ता घुमेर आउँ भनेको अन्त त्यो पेसोक दार्जिलिङ जाँदा चाहिँ पेसोक रोडपट्टिबाट जाउँ भनेको कताबाट चाहिँ त्यता लाग्छ हौ खास चाहिँ ए हजुर अन्त त्यो ओरेन्ज भिल्ला भनेपछि त त्यहाँ त जुसहरू बनिन्छ अरे भनेको सुनेको थिएँ हो के के बनिन्छ

हजुर कता पर्छ हौ त्यतैबाट जाने हो कि त्यो गङ्गटे डाँडा भन्दोरहेछ नि त है अन्त त्यो टी गार्डन एरिया पनि भेट्छ त्यो उकालो जाँदा कुन कुन भेट्छ हौ

त्यो गुम्बा डाँडा भन्ने चाहिँ कता हो त्यो पुरानो एउटा फिल्म सुटिङ भएको रहेछ नि त्यो गुम्बा डाँडा भन्ने ए हजुर ए हजुर हजुर ए हजुर ए तपाईँको त्यो अन्त गाडी भाडा चाहिँ कसरी लिनु हुन्छ त्यो मङमायाबाट उकालो चौरास्ता पुगेर एकदुई दिन बसेर घुमघाम गरेर फर्किनु तिन हजारमा पुगेर आउनु मिल्छ नि त्यो मङमायामा पनि एकदिन बसौँ भनेको त्यहाँ यसो पौडी सौडी खेल्ने ठाउँहरू छ अरे भनेको सुने थिएँ हो त्यो सबै ए सुइमिङ पुल छ है ए अच्छा भनेपछि सु एकदिन बसेर त्यहाँ एताउता घुमघाम गर्नु मिल्छ है त्यो पेसोकको एउटा त्यो लभर्स पोइन्ट भन्ने भन्ने पनि छ अरे त्यहाँ बाटोमै पर्छ कि टाडै हो कता हो त्यो

ए हुन्छ म अर्को हप्ता आउँछु नि त ल त्यसो भए तपाईँलाई फोन गरेर